बागवानीमा प्रयोग गरिने औजारहरू मध्ये एउटा सानो काँटा हुन्छ त्यसलाई माटो खन्नमा प्रयोग गरिन्छ अनि त्यसरी नै पन्जाको पनि प्रयोग गरिन सकिन्छ अनि झिँझिरीको प्रयोग पनि गरिन्छ जसलाई चाहिँ पाइपको अघिल्लो भागमा बाँधेर त्यो फुल भिजाउन फुलहरूलाई भिजाउनका निम्ति प्रयोग गरिन्छ